हेलो कुमार भाइ कहाँ हुनुहुन्छ हौ भोलि म उता जाने छु कि कलकत्ता अन्त फ्लाइट उता केप् बागडुग्रा जानु पर्नेछ र मेरो दिउँसो बाह्रबजीको छ नि त अन्त बिहान तपाईँ यहाँ आठबजे आइपुग्नुभयो भने चाहिँ म उता टाइममै पुग्नेछु भोलिको छ छिट्टै गरेर जानु पर्छ आइसक्नुहुन्छ यहाँ हुन्छ